मैले भोकल फाटेको वा घाँटी बसेको छ भने मनतातो पानीमा नुन हालेर कुल्ला गर्दछु उच्च स्वरमा गाउने गीतहरू गाउँदिनँ कार्यक्रम स्थगित गर्न सके प्रयास गर्छु जरुरी परे डक्टरकोमा गएर सहायता लिन्छु चिसो पिउने पदार्थहरू आइसक्रिमहरूबाट टाढा बस्छु